पश्चिमी सभ्यताको अनुसरण गर्नु मान्छेको गुण हुनाले नेपाली भाषा र संस्कृतिमा नकरात्मक प्रभाव परेको हाम्रो अघि आएको तथ्य छँदै छ